मेरो घरको छेउमा चाहिँ एउटा पिकनिक स्पोट छ है अन्त त्यहाँ चाहिँ एकदमै हामीहरू फेमिलीहरू लगेर नानीहरू लगेर समय बिताउन एकदमै रुचाउँछौँ किनभने त्यो पिकनिक स्पोटको छेउमा चाहिँ एउटा खोला छ हो त्यो चाहिँ अब एकदमै अब के भन्ने अब एकदमै शुद्ध छ होइन त्यो रनिङ वाटर भएकोले गर्दा हामीहरू पिकनिकमा त अब हामीहरू खानाहरू बनाएर खान्छ है त्यो खानाहरू बनाएर खानको लागि हामी पानीहरू पनि त्यही खोलाकै युज गर्छौँ है साथै नानीहरू त्यहाँनिर अब स्विमिङहरू गर्न मन गऱ्यो भने है त्यही खोलामा स्विमिङहरू खेल्दा पनि हुन्थ्यो अन्त त्यहीँ खेल एउटा मैदान पनि अनि त्यहीँ साथैमा त्यो पिकनिक स्पोटकै छेउमा छ त्यहाँनिर नानीहरू पनि खेलि पनि हाल्थ्यो त्यही त्यस कारणले गर्दा त्यो पिकनिक स्पोट चाहिँ एकदमै राम्रो जग्गामा भएकोले गर्दा चाहिँ हामीहरू त्यहाँ गएर समय बिताउन चाहिँ एकदमै मन गर्छौँ है